अब मेरो सोख भन्नुपर्दामा त अब मेरो अब खासै सोख त अब के भन्नु र अब आफ्नो अब पारिवारिक मान्छे हो है पारिवारिक मान्छे भएपछि एउटा आफ्नै मात्रै सोख हुँदैन एउटा परिवारकै सोख हुन्छ क्या जस्तै अब मैले बुढीको सोख अब मेरो परिवारकै सोख हो सबै अब हामी चाहिँ के छ भने अब साथ अब एउटा साथ छ साथमा साथ दिएर अब परिवारले एकदमै अब मैले चाहेको जस्तो है परिवारले पनि अब मैले गरेको चिज नकार्नु नसक्ने अब सोखैहरू भन्दा हो भने त सोखै भन्नु मिल्दैन खास कुरो चाहिँ अब परिवारको बिचमा एकजुट भएर अब त्यो सुख दुःख सबभन्दा ठुलो हेरविचार अब तातो चिसो के हो कसो हो बिमार उमारमा हारगुहार यो नै हो सबभन्दा ठुलो कुरो तैपनि अब सोख भन्दा चाहिँ हुन्छ मान्छेको सोख त अब म यस्तो गर्छु यस्तो ल्याउँछु उस्तो ल्याउँछु भन्ने सोख हुन्छ तैपनि अब त्यो सोख पुरा गर्नुको लागि त पहिला त अब परिवार मिल्नु पऱ्यो है परिवारले मलाई त अहिलेसम्म बहुतै सहायता दिइरहेको छ कसरी भने अब म आफ्नो ड्युटीमा जान्छु मेरोआफ्नो मेरो छुट्टै ड्युटी छ जस्तो मेरो पनि परिवारको आफ्नो आफ्नो ड्युटी छ सबैको एउटा आफ्नो आफ्नो सब्जेक्ट छ आफ्नो आफ्नो एउटा सेड्युल छ आफ्नो आफ्नो सेड्युलमा काम ला लागेर हिँड्छौँ तर दिउँसो हामी सबै जान्छौँ बेलुका आएर ठक्कै बसेर सबै अब त्यही हो मिठो मसिनो के छ कसो छ मजाले बाँड बाँडचुँड गरेर खाने उयो हो अब जस्तै जस्तै म जान्छु पाखा गएर कमाएर ल्याउनु मेरो परिवार पनि छ अब के पाखा जानु नसके पनि यहीँ गाउँघरमै बसेर सब्जीपात खेतीपाती लगाएर भए पनि यसो त्यही छ सहायता मलाई चाहिँ एकदमै राम्रो